हेलो दा तपाईँ कहाँ हुनुहुन्छ ए मैले तपाईँलाई गाडी अलिक छिटो आइदिनुहोस् भन्दै भनेको थिएँ नि ए ढिलो भइसक्यो कि होइन साथीहरूलाई पनि छिट्टो फर्किनु छ अन्त मलाई पनि छिट्टै फर्किनु छ र नि कहाँ आइपुग्नु भयो तपाईँ ए त्यो बागधारा छ नि बागधारादेखि सिधै आउनुहोस् हो त्यहाँदेखिको चाहिँ ओह्रालो झर्नुहोस् ओह्रालो झरेर त्यहाँ कुमुदिनी स्कुल छ हो हजुर त्यहाँदेखिको तपाईँ ओह्रालै आउँदा पनि भयो होइन भने त्यहीँ बस्दै गर्नुहोस् न अलिक छिटो गरिदिनुहोस् न ल हजुर तपाईँ त्यहाँ आएर बस्नुभए म त्यहीँ आउँछु नि